मैले सबैभन्दा सुन्दर पदयात्रा चाहिँ कफेर जाँदा गरेको कफेरमा बिहानै पुग्नुपर्छ चारबजी दिन सूर्योदय हुन्छ त्यहाँको बिहानको झुल्केको घाम हेर्नको लागि चाहिँ अब हामी बेलुकै यहाँबाट रेडी भएर जानपर्छ बिहानखेरि पुग्नुपर्छ चारबजीभन्दा अगाडि पुगेर त्यहाँ घाम हेर्न सुन्दरता संसारको सबैभन्दा ठुलो घाम घाम घाम आउने जग्गा देख्नपाउँछ साथी सङ्गीहरूसँग साथीभाइहरूसँग बेडिङ बोकेर अब ट्रेकिङ गर्न चाहिँ अब साह्रै रमाइलो पल हो त्यो सबैभन्दा राम्रो यात्रा यादगार यात्रा